हेलो मैले भर्खरै दुई तिन हप्ता तिन हप्ता अगाडि एउटा स्याम्पो अर्डर गरेको थिएँ जसको नाम हेड एण्ड सोल्डर थियो मैले धेरै कमर्सियलसहरू देखेको थिएँ टिभीमा अनि मेरो साथीले पनि होइन मेरो परिवारहरू प्रायःले नै मलाई मेरो चायाँको सल्युसनको लागि यो अर्डर गर्नु भनेर सजेस्ट गर्नु भएको थियो त्यहाँदेखि त्यही भएर मैले अर्डर गरेको थिएँ मलाई धेरै राम्रो लाग्यो यो स्याम्पो मैले यो चलाउँ स्याम्पो चलाउँदाखेरि मेरो हेयर ग्रोथ पनि अलिक देखिए तिन हप्तामै मेरो हेयर ग्रोथ देखिए अलिक लामो भएको छ त्यहाँदेखि मेरो टाउकोको चायाँ अलिक कम्ती भएको छ धेरै कम्ती भएको छ त्यहाँदेखि मलाई त धेरै राम्रो लाग्यो यो स्याम्पो हेड एण्ड सोल्डर नामको मलाई पुरा प्रोब्लम थियो पहिलादेखिकै अब जहिल्यै कुनै स्याम्पो पनि मलाई यस्तो राम्रो सुट गरेको थिएन यस्तो राम्रो काम गरिएको थिएन मेरो कुनै स्याम्पो जतिवटा पनि मैले स्याम्पो चलाएँ सबैले यस्तो राम्रो काम गरेको थिएन तर जस्तो यो मैले हेड एन्ड सोल्डर चलाएँ मैले दुई तिन हप्तामै मैले धेरै चेन्जेस धेरै फरकहरू देखेँ मेरो कपालमा मेरो केसमा मेरो चायाँ अहिले धेरै कम्ती भएको छ तिन हप्तामा त धेरै कम्ती गाय् भएको छ अनि मेरो केसलाई वे स्मुथ पनि बनाएको छ हेड एन्ड सोल्डरको कन्डिसनर पनि धेरै राम्रो रहेछ स्याम्पोसँग जो कन्डिसनर तपाईँहरूले पठाई दिनुभएको थियो त्यो पनि धेरै राम्रो रहेछ मलाई धेरै राम्रो लाग्यो मेरो केस पुरा सिल्की भएको छ पहिला त पुरा रफ भएको थियो पुरा स्पिलिटेन्सहरू आइसकेको थियो मेरो केसमा तर अहिले हेड एन्ड सोल्डर लाएपछि मेरो केस धेरै राम्रो भएको छ अनि म धेरै धेरै धेरै धन्यवाद छु अनि मो यस स्याम्पो आफू मात्रै होइन म अरूलाई पनि सजेस्ट गर्ने छु त्यति साह्रो राम्रो लागेको छ मलाई यो स्याम्पो